अब हाम्रो ठाउँ अथवा मेरो ठाउँदेखि नजिकैमा चाहिँ अहिले चाहिँ एउटा अब हामी मसिनो हुँदाखेरि चाहिँ त्यहाँ बाख्रा चराउन जान्थ्यौँ मेरो बाजेको अथवा भनौँ मेरो बराजुको पुर्खाको ठाउँ होइन हाम्रो जग्गा जमिन पनि त्यहीँ छ तर हामी बाजेको कमानमा काम भएको कारणले गर्दाखेरि चाहिँ हामी कमानमै बस्ने गर्छौँ अनि विशेष छुट्टीका दिनहरूमा हामी उतै बस्तीतिरै जाने गरेका थियौँ सानो हुँदाखेरि बडाबाउ बस्नुहुन्छ मेरो साइँला बाउ अनि हामी छुट्टीको दिनमा त्यसरी जाने गर्थ्यौँ अनि त्यसरी जाँदाखेरि चाहिँ हामी त्यति बेला त्यो समयमा चाहिँ बाख्रा चराउन जान्थ्यौँ तर बिस्तारी बिस्तारी टुरिज्म फ्लोरिस हुँदै गयो फ्लोरिस हुँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ त्यहाँनिर चाहिँ अब पहिले चाहिँ आल डाँडा भन्थ्यो जङ्गल झोडी होइन त्यस्तोहरू थियो अन्त अब विशेष गरि आहिले चाहिँ एकदमै मान्छेले पर्यटकस्थल भएको कारणले गर्दाखेरि चाहिँ अब त्यहाँ डाँडा छ त्यहाँबाट चाहिँ थ्री सिक्स्टी भ्यु देखिन्छ अनि प्रायः पर्यटकहरू घुम्नेहरूको जोडाहरूको अब यो जमघट भइरहेको हुन्छ साथीहरूको गेट टुगेदर जस्तै एउटा आमाहरूको उमेरको बाउहरूको उमेरको मसिनो नानीहरूलाई लिएर जाने त्या ठाउँ एकदमै राम्रो छ अनि आहाल डाँडा भन्छ हामी छुट्टीमा अथवा कुनै विशेष दिनमा थोरै समय पायो भने ड्राई पिकनिकहरू जस्तो गरेर हामी त्यहाँ जाने गर्छौँ अनि त्या जान किन रुचाउनुहुन्छ भनेर प्रश्न यहाँनिर छ अनि त्यो प्रश्नको उत्तरमा चाहिँ के भन्छु भनेदेखिलाई नजिकैमा गएर यसो मान्छेको जमघट मान्छेहरू भएको ठाउँमा गएर है अनि घरदेखि अलिकति भए पनि टाढा निक्लिएर एउटा फ्रेस एयरको लागि एउटा रिफ्रेसमेन्टको लागि हुन्छ नि त्यसरी जाँदाखेरि चाहिँ एकदमै रमाइलो हुन्छ एक प्रकारको मनमा आनन्द सेटिसफेक्सन शान्ति भन्ने कुरा हुन्छ अनि त्यही हो हामी त्यहाँ गएर अब यो मधेसमा पाउने पुच्का झालमुरी चप मोमो यस्तो यो मोमो थुक्पा चाउमिनहरू त अब हामी पाहडमा अथवा आफ्नै घरमा पनि बनाएर खान सक्छौँ तर अब पुच्काहरू हाम्रै जातिले होइन हाम्रै क्षेत्रको मान्छेहरूले बनाएर बेच्छन् मुरहीको डल्ला अनि लोकल खानाहरू थोरै थोरैहरू पाइन्छ अनि त्यो खान अथवा त्यहाँ घुम्दै त्यो कुरा खानुको एउटा छुट्टै मजा हुन्छ के अनि त्यहाँ जाने गर्छौँ अनि त्यहाँ गएर विशेष हामी अर्को चाहिँ ड्राई पिकनिकहरू हो अनि त्यही कोइबेला अब अहिले त रिल्स बनाउने चलन छ होइन इन्सटाग्रामको रिल्सको लागि त झन् अब सुटिङहरू गर्न पनि जान्छ मान्छेहरू त्यहाँनिर सर्ट फिल्महरूको लागि अन्त सर्ट फिल्महरूको लागि अन्त अलिकति रिल्सहरू बनाउन जान्छ केटा केटीहरू सबैजना